हेलो हजुर पाइन्छ कस्तो खालको फोनहरू चाहिन्छ हजुरलाई हजुर अहिले फिफ्टिन टू ट्वेन्टीको रेन्जमा चाहिँ तपाईँले अहिले नयाँ मोडल आएको छ त्यसमा चाहिँ त्यसको नाम चाहिँ रेडमी नोट ट्वेल्भ प्रो हो त्यो लिन सक्नुहुन्छ त्यसमा आउँछ सिक्स जिबी रेम फोर्टी एट मेगा पिक्सल क्यामरा अझै अलिक राम्रो क्वालिटीमा चाहियो भने तपाईँले भिभोमा हेर्न सक्नुहुन्छ ओप्पोमा कुन चाहिँ ब्रान्डमा चाहिँ तपाईँलाई फोन चाहिएको ओप्पोमा चाहिँ अहिले टप मोडल आएको छ त्यसको दाम चाहिँ अहिले ट्वेन्टी थाउजन्ड एप्रोक्स छ अन्त त्यसको रेम चाहिँ सिक्स जिबीदेखि लिएर बाह्र जिबीसम्म पाउन सक्नुहुन्छ क्यामरा क्वालिटीहरू एकदमै राम्रो पाउन सक्नुहुन्छ हन्ड्रेड मेगा पिक्सल क्यामराहरू एकदमै राम्रो फिचर्सहरू रहेको छ अहिले नयाँ आएको नयाँ मोडलमा चाहिँ हजुर इन्सटलमेन्टमा पनि पाउन सक्नुहुन्छ इन्सटलमेन्टमा तपाईँले बाह्र महिनाको लिन सक्नुहुनेछ डाउन चाहिँ तपाईँले अहिले फिफ्टी पर्सेन्ट गर्नुपर्ने हुन्छ र तपाईँ दोकानमा आउनुहोस् र म अलिकति तपाईँलाई नेगोसिएसन गर्नसक्छु आएर ए आएर हेर्नुहोस् होइन अन्त तपाईँलाई राम्रो लाग्यो भने इन्सटलमेन्टमा पनि लिन सक्नुहुन्छ ल हुन्छ हुन्छ थ्याङ्क्यु वेलकम